तपाईँ होटेलको रुम सर्भिस बोल्नु भएको हो मलाई यहाँनिर लन्च अर्डर गर्नु थियो कि यहाँनिर मेन्यु नै छैन रहेछ तपाईँकोमा के के उस छ भनिदिनुहोस् न हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर भनेपछि सबै यहाँको लोकल खानाहरू मात्रै पाउँछ होइन बाहिरको मतलब डोसाहरू पाउँदैन राजमाहरू

यहाँनिर राम्रो सफाहरू त हुन्छ होला नि प्रोसेसहरू खाना बनाउने कि म बाहिरबाट अर्डर गरौँ हजुर हुन्छ एकदमै राम्रो भनेपछि नि मलाई नि मोमो हामी जम्मा दुईजना छौँ अन्त मोमो चिकन दुइटा दुई प्लेट

अन्त थुक्पा एक बोल थुक्पा हजुर मटनको हालिदिनुहोस् न अन्त भात र दाल अनि गुन्द्रुकको अचार पनि पठाइदिनुहोस् न हुन्छ अन्त रुम चाहिँ मेरो रुम चाहिँ वान फोर्टिन हो ओके हजुर कति टाइम लाग्छ होला हुन्छ छिट्टो पठाइदिनुहोस् ल हुन्छ हुन्छ हुन्छ हुन्छ ओके